खाना पकाउँदाखेरि धेरै पा भाँडाहरू कुँडाहरूको प्रयोग गर्नुपर्छ त्यहाँ चाहिँ अब खाना पकाउँदाको लागि नै एउटा भाँडा चाहिन्छ जसमा चाहिँ चामल हालेर धुँदावर्दा धुइवरी गरी कुकरमा हालेर पकाउनु पऱ्यो कुकर पनि भयो त्यसमा अब कुकर भात पका पकाइन्छ अनि त्यहाँदेखिको सब्जीको लागि एउटा बर्तन चाहिन्छ बोल त्यो त्यसमा सब्जीहरू काटकुट पारेर हालेर धुइ धुइधाइ गरी अनि कराहीमा बसाइन्छ कराहीमा बसेपछि ढकनी पनि प्रयोग गरिन्छ अनि दाल पकाउनुको लागि एउटा बटुको चाहिन्छ दाल धुनुको लागि अनि दाल त्यो बटुको दाल धुनु प्रयोग गर्नुपऱ्यो त्यसमा पछि डल्ले भाँडा चाहिन्छ दाल पकाउनुको लागि अनि दाल पाक्छ त्यसपछि रोटी पोल्नुको लागि पनि चालनी चाहियो आटा चाल्नुलाई आटा चालेपछि एउटा बर्तन चाहियो बोल त्यसमा आटा गुनिन्छ आटा गुनेपछि आटा गुनेपछि बेलना चौकामा बेलना चाहियो त्यो नि प्रयोग गरिन्छ अनि ताई ताई पनि मेन चाहिन्छ हामीलाई रोटी पोल्नको लागि रोटी पोलेपछि एउटा हटकेस चाहियो हटकेस पनि प्रयाग गरिन्छ हटकेसमा हालेपछि रोटी तयार हुन्छ अनि खाना खाँदै थाल चाहियो हामीलाई एउटा थाल भात पस्किनुको लागि पन्यु चाहियो सब्जी सब्जी पस्किनुको लागि एउटा पन्यु चाहियो त्यसपछि दाल चाहिँ उगाउनुको लागि डाडु चाहियो अनि पानी खानुको लागि ग्लास चाहियो एउटा दाल खानुको लागि कटौरा कटौरा चाहियो यो सब भाँडाकुँडा हामी प्रयोग गर्छौँ